गायनकला मलाई मन त एकदमै पर्छ तर हामीले चाहिँ अब के गर्यौँ भने यो अब गायन चाहिँ उ उसमा त अब गुरुहरू जुनै कुरो पनि अब गुरुबाट सिकेको र अनुभवबाटमा भिन्दै हुन्छ अब अनुभवबाट मैले चाहिँ कुनै गुरुहरू पनि थापिनँ आफैले सिकेर चाहिँ यसो अलिअलि चाहिँ अब गाइन्छ गाउनु चाहिँ सिक्नु त अब राम्रो हो तर सिक हामीले चाहिँ त्यस्तो सिकेनौँ पनि अब सेल्फ त्यसै अब त्यस्तै उस्तैमा अब गीत गाइन्छ त्यति मात्र हो